अब यहाँ चाहिँ गाई बस्तुको कुरा गर्नु पर्दा गाई बस्तु त मैले अहिलेसम्म पालेको छुइनँ तर गाई बस्तुको सट्टामा मैले बाख्रा चाहिण पालेको छु मलाई लाग्छ बाख्रा जस्तै गाई पनि त्यसरी पालिन्छ गाई बस्तुबारेमा के भन्नु यो चारखुट्टे जनावर होइन हामीलाई हामीलाई यो यसबाट दुध दही घिउ आदि प्राप्त हुन्छ हामीले स्याहार राम्ररी स्याहारेर राख्नु पर्छ गाईलाई हामीले माताको माताको रूपमा पनि हेर्छौँ हामी गाईलाई हामीले पुज्नेे गर्छौँ हाम्रो नेपाली संस्कृतमा चाहिँ हामी हाम्रो नेपालीको एक्चुएलमा हो भने चाहिँ हामीले गाईलाई पुज्ने गर्छौँ यसका निम्ति हामीले दाना पकाएर दिनु पर्छ गाईको ध्यान दिनुपर्छ गाई जब उहाँले उसले बच्चा ब्याउन आँटेको हुन्छ त्यसमा हामीले ध्यान दिनुपर्छ हामीले दिउँसो घाम लागेको छ भने हामीले पानीमा भुस हालेर नुन हालेर घोलेर त्यसलाई तिर्खा लागेको हुन्छ उहाँले तिर्खा लागेको हुन्छ त्यसको लागि हामीले पानीमा दिनुपर्छ चारो पकाएर दिनुपर्छ खाने कुरामा पनि अलिक ध्यान दिनुपर्छ उसले जब घाँसहरू खान्छ त्यसमा पनि कुन घाँस खानु हुन्छ कुन घाँस खानु हुँदैन हामीलाई जानकारी चाहिँ हुनु पर्छ यति हो लागि अनि बिमारीहरू भयो भने डाक्टर पनि अभाइलेबल छ गाई बस्तुको लागि डाक्टर पनि छ जनावर हेर्ने डाक्टरलाई बोलाएर घरमा बोलाएर चाहिँ स्याहार सुसार के गर्नु पर्छ हेर्नु पर्छ